कालेबुङ जिल्लामा सबै कुराको सुविधा छ सुविधा छ विश्वविद्यालय कलेज हस्पिटल सबै कुराको सुविधा छ स्कुलको सोक चाहिँ भन्नुपर्दा अहिलेको महँगी जमाना अनुसार चाहिँ ठिकै हो महँगी जमाना अनुसार त्यो कुराहरूमा पनि हामी चल्नै पर्छ अहिलेको समय नै एकदमै महँगो भएर गइराखेको छ महँगी भएर गइराखेको छ स्कुल आफ्नो भन्नु पर्दाखेरि चाहिँ धेरै राम्रो छ कालिम्पोङ जिल्लामा स्कुलहरू जस्तै भयो एसयुएमआई कुमदिनी कुमदिनी गर्ल्स हायर सेकेन्डेरी स्कुल फिलोमिना अगस्टिन स्कुलहरू सबै राम्रै छ होम्रो नान् हाम्रो लागि किनभने हाम्रो नानीहरूले अहिलेसम्म त्यही स्कुलबाट असल शिक्षाहरू हासिल गर्न सकिराखेको छ नानीहरूले त्यही स्कुल कालेबुङ जिल्लाकै स्कुलबाट नै नानीहरूले धेरै असल ज्ञानहरू प्राप्त गर्न सकिराखेको छ त्यही स्कुलहरूबाट नानीहरूले असल शिक्षाहरू पाएर धेरै कुरामा अघि बढ्न सकिराखेको छ कति नानीहरूले त्यही स्कुलबाट शिक्षा लिएर नै धेरै ठुल्ठुलो कामहरू गर्न सकिराखेको छ नानीहरू धेरै ठुलो कामहरू गरेर गइराखेको छ अझै कति नानीहरू त्यही स्कुल विश्वविद्यालयहरूमा पढेर धेरै राम्रो माक्सहरू लिएर पढिराखेको छ कोही पढ्दैछ नानीहरू हाम्रो कालिम्पोङ जिल्लामा धेरै कुराको सुविधा भएको कारणले नै हामीलाई पनि धेरै सुविधा नै छ आज हाम्रो नानीहरूले असल शिक्षा ज्ञानहरू प्राप्त गर्नु सकिराखेको छ त्यही कारणले नै नानीहरू धेरै असल असल ठुलो ठुलो कामहरू गर्न सकिराखेको छ धेरै नानीहरूले धेरै गेम्सहरूमा पनि भाग लिएर अघि बढ्न सकिराखेको छ